मेरो विचारमा मेरो सपैभन्दा ठुलो सबल पक्ष चाहिँ अब के हो भन्दाखेरि चाहिँ म चाहिँ अब मानिसहरूसँग चाहिँ धेरै नै छिट्टो घुलमिल भइहाल्छु अब मलाई अब फरक पर्दैन कि त्यो मानिसको रूप के छ रङ कस्तो छ कालो छ गोरो छ अब जात के हो अब मलाई त्योहरूसँग फरक पर्दैन मलाई अब अब मानिसमा राम्रो कसै आएर मसँग राम्रो बोल्यो भने होइन मसँग मलाई राम्रो व्यवहार गर्यो भने म एकदमै छिट्टो अब घुलमिल भइहाल्छु अब त्यस्तो अब मलाई अब त्यो म अब मदमदिराको सेवन पनि गर्दिनँ अब अब दिउँसो काममा जानु पर्छ काममा गयो आयो घरमा बुढी छ नानी छ धेरै नै अब माया गर्छु दुईजनालाई अब एकैजना नानी छ मेरो छोरा छ उनको धेरै नै माया गर्छु अनि लाग्छ मलाई उनीहरू पनि अब दुईजना पनि मेरो शक्ति नै हो जस्तो लाग्छ अब उनीहरू छ र नै मैले यो सब गर्नु सकिरहेको छु मैले काम गर्नु सकेँ उनीहरू छ र नै अब मलाई अब हौसला मिल्छ अझै काम गर्नुको मलाई बाँच्नुको सहारा अब मलाई अब उनीहरूबाट त्यही आउँछ अब त्यसै कारण अब उनीहरू नै अब अब मेरो भन्नुपर्दा त मेरो सबैभन्दा ठुलो उपलब्धि नै मेरो नानी अनि मेरो बुढी हो अन्त मेरो पक्ष पनि सबैभन्दा ठुलो पक्ष भन्नुपर्दा पनि मेरो उनीहरू नै हुन् उनीहरू छैन भने सायद अब मलाई लाग्छ म अब जीवनमा केही नै गर्नु सक्दिनँ अनि मेरो ठुलो सबैभन्दा ठुलो कमजोरी चाहिँ के हो भन्दाखेरि मेरो मेरो सबैभन्दा ठुलो कमजोरी चाहिँ म फाल्टो मान्छेहरूलाई एकदमै छिट्टो अब विश्वास गर्छु अब आएर मलाई केही भन्यो भने उहाँहरूको त्यस्तो यसले यो मान्छेले ढाँटेको पो हो कि भन्नेहरू मेरो त्यस्तो सोच नै आउँदैन एकदमै छिट्टो अब विश्वास अब विश्वास गर्छु म चाहिँ अनि अब त्यसै कारण मलाई जसले पनि अब ठग्न सक्छ अब क्याउ त अब अब कसैले कही दे भन्यो भने पनि दिइहाल्ने ए एत्ति पैसा दे न म अब एक दुई दिनमा फर्काइदिन्छु भन्यो भने अब दिइहाल्ने खालको एकदमै छिट्टो भरोसा गर्छु अनि त्यसै कारण मानिसहरूले मलाई अब लुट्नु सक्छ मलाई भविष्यको समयमा मलाई ठग्न सक्छ त्यही नै चाहिँ मलाई चाहिँ अब अब कमजोरी हो जस्तो लाग्छ अब किनकि यो व्यवहार मैले अब सुधार्नु पनि अब सक्दिनँ हो किनकि कोही मान्छे आएर अब नम्र रूपमा मसँग अब बात मार्यो भने अब म त यो मान्छे त अब राम्रो रहेछ अब भन्ने अब भइहाल्छ नि त अब मलाई चाहिँ अब त्यही कारण चाहिँ विश्वास एकदम छिट्टो त्यही कारण चाहिँ यो विश्वास अरूलाई विश्वास गर्नु नराम्रो बानी त होइन तरै पनि अब राम्रै कुरा हो अरूलाई विश्वास गर्नु तरै पनि अब ठग मान्छेहरूलाई पनि अब मैले चाहिँ अब विश्वास गरिरहेको हुन्छु अनि मलाई चाहिँ सायद लाग्छ त्यही नै चै मेरो सबैभन्दा ठुलो कमजोरी हो